हेलो बहिनी काला मन्दिर सपबाट बोल्नु भएको हजुर मैले अस्ति तपाईँकोबाट साडी लिएको थिएँ नि एक हप्ता भयो हजुर त्यो साडी राम्रो निस्क्यो है मैले वास पनि गरेर हेरेँ राम्रो भयो कुच्चिएन लगाउँदाखेरि पनि अब राम्रो खालके भयो प्रेस पनि त्यति गर्नु पर्दैन रहेछ त्यो साडी चाहिँ एकदम राम्रो निक्ल्यो